केन्द्र सरकार भनौँ या राज्य सरकार भनौँ अहिले सरकारले नारीहरूको लागि एउटा सेल्फ हेल्प ग्रुप भन्ने संस्था खोलिदिएको छ जसमा चाहिँ नारीहरूले त्यहाँनिर आफ्नो कतिवटा एक्टिभिटिसहरू गरेर आफ्नो रोजगारहरूको लागि आफूले नै इनकमहरू रोजगारहरू गरेर आफूले नै इनकमहरू गरिरहेका छन् त्यसले गर्दा चाहिँ नारीहरूले आफूले रोजगार गरेर इनकम गर्दाखेरि चाहिँ घरमा घरमा खर्च चलाउन केही हदसम्म चाहिँ अलिक सुबिस्ता भएको जस्तो मलाई लाग्छ किनभने यो जुन चाहिँ अवसर दिनुभएको छ सरकारले यो सेल्फ हेल्प ग्रुपमा चाहिँ नारीहरूले आफ्नो जति भएको कला आफ्नो कलालाई बाहिर निखार्ने एउटा मौका पनि पाएको जस्तो मलाई लाग्छ अनि अब नयाँ रोजगारहरूको अनि जति पनि यो फ्री टाइम थियो जो मान् जो नारीहरू चाहिँ घरमा थियो त्यसै बसेर टाइम पास गरिरहेका थिए उनीहरूको लागि पनि यो समयको सदुपयोग भएको जस्तो मलाई लाग्छ